मैले भ्रमण गरे अनुसार सिक्किमको नाम्ची एवम्मा हाम्रो चार धाम छ साह्रै नै सुन्दर साह्रै नै राम्रो जगा पनि राम्रो शीतल हेर्नुमा पनि साह्रै राम्रो भगवान्को दर्शन पनि हुने साह्रै चार धाम सब भगवान्हरू त्यहाँ भेटिन्छ मन्दिरहरू पनि साह्रै राम्रो सब थोकको व्यवस्थित गरिदिनु भएको छ र मलाई त्यहाँको साह्रै राम्रो सुन्दर वा अद् अद्वितीय को स्थान लाग्छ मलाई त्यहाँ त्यो जगा चार धाम मलाई साह्रै नै रमाइलो जगा लाग्छ